ए भाइ मसँङ्ग त क्यास पैसा पो छैन रहेछ हौ तपाईँलाई म जिपे गरिदिन्छु तपाईँको जिपे नम्बर चाहिँ मलाई दिनु होस् न हुन्छ